विशेष अब पशुपालनमा चाहिँ पशुपालनमा अब हामीले चुनौती गर्ने चुनौती चाहिँ हामीलाई चाहिँ के छ भने अब कहिले काहीँ गाईहरू बिमार हुन्छ जस्तै अब खोरेद लाग्छ अब साउने भन्छ अहिले फेरि अहिले हालैमा चाहिँ यो लम्पी भन्ने बिमारले चाहिँ अब यो यति साह्रो चुनौती भएको छ कि गाईहरू गाई पशुहरू चाहिँ अब भटाभट मरेर दबाईको पनि एकदमै बेसी खर्च भएर एकदमै पशुपालन गर्नेहरूलाई किसानहरूलाई चाहिँ एकदमै अहिले चाहिँ एकदम गाह्रो परिरहेको छ अब म अब कोही अब हामी अब खेती बारी अब जनावरहरू हेर्ने अब टाढो जाँदा अब घरकै घरको अब कसैले गरिदिन्छन् र अब जनावरको विषयमा अब नराम्रो घटना भन्दा चाहिँ अब त्यही हो बेलामा अब हामीलाई फाइदा पनि हुन्छ साथ साथै अब त्यस्तै बेलामा चाहिँ कतिवटा बिमारहरू भएर हामीले हामी किसानहरूले चाहिँ एकदमै नराम्रो अब नोक्सानहरू खप्नुपर्छ किसा यो पशुपालनबाट अब अचानकै अब पशुहरू के बिमार लाग्छ दबाई गर्दा गर्दै पनि उनीहरू बाँच्नु सक्दैन